मैले एउटा उषा कनम्पनीको फ्यान लिएको थिएँ दोकानदारले राम्रो छ भनेको थियो तर एकदमै घरमा आएर चलाउँदाखेरि एकदमै नराम्रो निस्कियो मलाई मन परेन मेरो एक्सपेरियन्स एकदमै निगेटिभ भयो